दार्जिलिङ दार्जिलिङ क्षेत्रका अब शैक्षिक क्षेत्रको शैक्षिक शिक्षाको बारेमा चाहिँ कुरा गर्नु पर्दाखेरि यो दार्जिलिङ क्षेत्रमा चाहिँ एकदम बेसी अब शिक्षा लिने ज जगा भनौँ वा अब प्लेटफर्म चाहिँ एकदम धेरै छ जस्तो यहाँ भयो एकदम नाम चलेको प्रख्यात कलेजहरूमा दार्जिलिङको दार्जिलिङ गभर्मेन्ट कलेज भनौँ जहाँबाट चाहिँ अब एकदम अब संसारमा नै चिनिने होइन प्रसिद्ध प्रसिद्ध मान्छेहरू यहीँ कलेजबाट पढेर निस्केका छन् ठुला ठुला कविहरू भयो कथाकारहरू भयो कवि कथाकारहरू एक्टर एक्ट्रेसहरू भयो एकदम नाम नाम चलाएर दार्जिलिङ कलेजहरूबाट यहाँ कलेजबाट नै पढेर निस्कनु भएको छ र अर्को भनौँ साउथ फिल्ड यो कलेज पनि प शैक्षिक क्षेत्रमा चाहिँ अब एकदम उन्नति गरेर गएको छ एकदम नाम पनि बढाएर गएको छ यसको अब शिक्षा लिने जगा ठाउँ पनि एकदम राम्रो पढाइको व्यवस्था भनौँ र पढ्ने यो यो इन्भाइरोमेन्ट भनौँ पर्यावरण क्षेत्र पनि एकदम राम्रो शिक्षा लिने अवसर पनि धेरै र यहाँको एकदम फेमस नाम चलेको सेन्ट जोसेफ सेन्ट जोसेफ कलेज भनौँ यो पनि एकदम नाम चलेको हो र यो बाहेक अब दार्जिलिङमा एकदम धेरै कलेजहरू छ जस जसबाट चाहिँ एकदम राम्रो राम्रो असल विद्यार्थीहरू निस्केर गइरहेको छ र ज्ञान लिन पनि हामी धेरै कुराको ज्ञान लिन सक्छौँ त्यो साइन्स भयो कमर्स भयो आर्ट्सबाट भने धेरै सब्जेक्टहरूको यहाँ फेसिलिटी छ सोनादा कलेज भयो कर्सियङ कलेज मिरिक मिरिक कलेज र अब यो बाहेक यस बाहेक त्यो त हुँदै यो यो शैक्षिक क्षेत्र त हुँदै भयो र यो बाहेक मेडिसिनको क्षेत्रमा नर्सिङ गर्ने कलेजहरू पनि र हामीले मधेस जानुको साटो होइन यहाँ दार्जिलिङमा नै दार्जिलिङको क्षेत्रमा नै मेडिकल पढेर अरूको दीन दुःखीहरूको मानिसहरूको हामीले सहायता पनि त गर्न सक्छौँ दार्जिलिङ र यहाँनेर एउटा मात्र बिएड कलेज छ श्री रामकृष्ण बिटी कलेज र त्यो चाहिँ किन भन्दा अब हामीले पढेर ठुलो भएर अरूलाई पढाउनु त एउटा एकदम राम्रो पेसा हो भनौँ शैक्षिक क्षेत्रमा र यहाँबाट हामीले निस्केर यो कलेजबाट टिचर भएर अरूलाई ज्ञान दिनु पाउनु एकदम ठुलो कुरा हो र यस बाहेक यहाँनेर पढाइको क्षेत्रमा धेरै राम्रो स्कुलहरू पनि एकदम नाम नाम चलेको यहाँ मात्र दार्जिलिङमा मात्र नभएर पुरा इन्डियामा नै नाम चलेको स्कुलहरू पनि एकदम प्रसिद्ध प्रसिद्ध नामहरू चलाएको पनि छ तपाईँहरूलाई तपाईँहरूलाई थाहा पनि हुन सक्छ कि यहाँनेर कतिवटा पिक्चरहरू हिन्दी बलिउडको मुभिसहरूको पनि यहाँनेर दार्जिलिङको कलेज स्कुलमा सुटिङ भएर आएको छ जस्तो मे हुँ ना भयो शाहरुख खानले पनि यहाँ दार्जिलिङमा आएर कतिवटा मुभिको सुटिङहरू गरेको छ कलेजहरूलाई लिएर यहाँनेर चाहिँ यति नाम चलेको कलेजहरू छ कि अब शिक्षा लिने ठाउँ पनि यति राम्रो पर्यावरण पनि यति स्वच्छ र यति राम्रो छ